हेलो के गर्नुहुँदैछ ए म पनि त्यही हामी कलकत्ता घुम्नु जाने सल्लाह थियो नि यो ऊ यसमा विन्टरमा अब त्यो के रे मिलाउनुपर्छ हो छिटै टिकट गर्नु भनेको थिएँ नि गर्नुभयो कति तारिकको भएको छ सोह्र तारिकको भनेपछि म दुई दिन जस्तो अगाडि आउँछु तपाईँकोमा हो दुई दिन जस्तो अगाडि आउँछु अनि त त्यहाँदेखि सिलगुडीमा मज्जाले बसेर सोपिङहरू पनि गरौँ उता लाने सरसमानहरू बाटोमा के के चाहिनेहरू अनि के रे त्यहाँदेखि ऊ यसमा शताब्दी नै भयो ए शताब्दी हो भने ढुक्कै पनि हुन्छ छिटो पनि पुग्छ अनि त उता गर्ने उता बस्ने होटलहरू त उहीँ गएर बुक गरौँ ल यहाँबाट गर्दाखेरि भरे फेरि उता आफूलाई अर्कै मन पर्नुसक्छ हो अनि त मलाई चाहिँ यता सुन्दरवनहरू पनि राम्रो छ रे त्यहाँनेरि प्याकेज पाउँछ रे एकजनाको पर हेड थ्री थाउज्यान्ड पर्छ एक रातको भनेर एक दिन एक रातको भनेर सुनेको थिएँ हो त्यो पनि त्यहीँ गएर सोधिखोजी गरेर हामी दुईजना मात्रै जानु छ है कि अरू पनि छ ए मेरो चाहिँ एउटा पर्सनल कुरा पनि थियो मेरो चाहिँ के रे ऊ यो अलिकिति ऊ यो एरेन्ज हुनुसकेको छैन कि ऊ यो चाहिँ प पैसा चाहिँ अहिले के रे फिलहालको लागि चाहिँ तपाईँकोबाट अलिकति लिँदै गर्छु नि ल मलाई पुग्छ भने अलिक दिँदै गर्नु नि लास्टमा चाहिँ त्यही म त्यही ऊ यो गर्दा गर्दै म तपाईँलाई ऊ यो त्यो पनि पे गरिहाल्छु कि अनि त यहाँबाट जाँदाखेरि चाहिँ अब ऊ यसमा के रे अहिले त विन्टर छ अलिकति ऊ यही लाग्छ होला हो कपडाहरू त के रे अलिकति न्यानो न्यानै नै लानुपर्छ होला कलकत्ताकै भए पनि हो अनि त त्यो सुन्दर सुन्दरवनको एक ट्रिप जाऔँ हो त्यहाँदेखि यता अर्को ऊ यसमा पनि जाऔँ न ऊ यो पनि राम्रो छ अरे हो त्यहाँनेरि डिगाहरू क्या हो समुद्र त्याहाँ पनि होटलहरू पनि ठिकैको रिजनेबल रेटमा पाउँछ अरे हो मेरो थुप्रै चिनाजानाहरू पनि छ यताबाट जाने स्टुडेन्ट नानीहरू पनि छ कि उनीहरूले हेल्प गर्छौँ भनेको छ हो अनि त त्यो पनि भयो त्यो सँगसँगै त्यहाँको त्यहाँ कतकत्तामा भएको नेपाली ऊ योहरूलाई पनि भेटौँ न त्यहाँ संस्थाहरू रहेछ नेपाली मान्छेहरूको हो अनि त त्यहाँ उनीहरूसँग भेटघाट गरौँ बातचितहरू गरौँ त्यहाँदेखि चाहिँ फर्किऔँ न ल तपाईँको अरू कुनै काम छ ए त्यसो भए एक हप्ताको टाइम सेट गरौँ कि फर्किन चाहिँ टिकट नगरौँ ल अहिले हुन्छ यही सल्लाह पक्का भयो है ल हुन्छ बाई बाई